मलाई मन परेको मन मलाई मन पर्ने विध विधाहरू कथाहरू चाहिँ मलाई कथाहरू नै मन पर्छ अनि अहिले हालैमा पढेका पढ् पढेको किताबको नाम हो उल्टा चमडा उल्टा चमडा मदन खडका उल्टा चमडाको जुत्ता मदन खडकाज्यूले लेख्नु भएका लेखक मदन खडकाज्यू हुनु हुन्छ उनी मेरा घरकै छेउमा हुनु हुन्छ छिमेकी उनले लेखेको यो किताब चाहिँ साह्रै राम्रो कथा लेख्नु भएको छ जीवनमा मानिसहरूको घटेको घटनाहरू सबै लिएर उनले यो कथा लेख्नु भएको छ यो कथा चाहिँ साह्रै मलाई मन परेको छ मलाई चाहिँ जीवनमा मलाई सो कथाहरू नै पढ्न मलाई मन पर्छ